गाईलाई गाईको दुध बेच्दाखेरि चाहिँ हामीले साठी रुपियाँ केजी बेच्छ राम्रै दिन्छ हामी फाइदा त अब के दु ख छ नि घाँस काट्नु पऱ्यो दाना किनेर दिनुपर्छ यसो दु ख गरेकोअनुसार अलिलि हुन्छ गाईलाई पनि दिनु आफूलाई पनि अलिलि खानु चाहिँ हुन्छ

दाना चाहिँ हामीले मकैको मकै पिसेको पिठो अनि उयो दिन्छ कच्चुर दिन्छ त्यहाँदेखि पिना मिसाएर चाहिँ पकाएर झारसँग पकाएर लोतोतो पारेर दिनुपर्छ

हामी चाहिँ घिउ छुर्पी चाहिँ बनाउँदैन गाईको दुध दुन्छ अनि त्यो घरमा अलिकिति खाने राख्छ अरू चाहिँ पुरा बिक्री भइहाल्छ गाईको दुध अन्त हामी घिउ छुर्पी चाहिँ बनाउँदैन दुधै बेचिहाल्छ